अब यो अब कुराको भन्नुपर्दा चाहिँ यो हाम्रो इन्डियाको चाहिँ अब स्वास्थ्य सेवा चाहिँ अब एज कम्पेयर्ड टु अब अरू डेभ्लोपिङ कन्ट्रिस र अन्डर डेभ्लोपिङ कन्ट्रिजहरूभन्दा चाहिँ अब एकदमै राम्रो छ किनभने अब इन्डियाले चाहिँ अब जो अब भर्खर जन्मिएको नानीहरू छ उहाँलाई चाहिँ अब पोलियो अब वोम्ब डिजिसहरू भयो टिटानसहरूको अब सानैदेखिन्कै जुन चाहिँ अब एउटा ह्युमन बोडीले पाउनुपर्छ त्योहरू चाहिँ एकदम फ्री अफ कस्ट गरिदिन्छ अब गभर्मेन्ट हस्पिटलमा है अब प्राइभेटमा त अब हुनु त अब पैसा पे गर्नुपर्छ तर अब गभर्मेन्ट हस्पिटलहरू चाहिँ अलिक अब राम्रै छ अरूभन्दा चाहिँ किनभने अब कत्ति कत्ति अब डिजिसहरूको अब क्योरहरू हुन्छ है फ्री अब अप्रेसनहरू अब फ्री अफ कस्ट हुन्छ अनि यस्तो हेल्थ क्याम्पिङहरू पनि अब गाउँ गाउँ अब जो रिमोट एरियाहरू छ त्यहाँ गाउँ गाउँ गएर अब कत्ति अब जुन चाहिँ त्यो अब न अब नजानेको मान्छेहरूलाई अब फ्री हेल्थ क्याम्पहरू लगाएर आई चेकप गराएर बुढो बाजेहरूलाई बुढो बज्यूहरूलाई है धेरै अब हेल्प गर्छ हो अनि अब पहिला त अब कस्तो थियो थाहा भएन तर अहिले चाहिँ अब इन्डियाले पुरै डेभ्लोप गरिसकेको छ है अनि जुन चाहिँअ हाम्रो अब एउटा कन्ट्रीमा हुनुपर्ने अब फेसिलिटिजहरू छ हो तिनीहरू चाहिँ अब एकदमै तिनीहरूको चाहिँ अब सेवाहरू चाहिँ सबै अब एदकमै राम्रो भएर गएको छ इन्डियाको हो अनि यो हेल्थ प्रोग्रेसमा चाहिँ अब इन्डियाले चाहिँ एकदमै अब राम्रो गर्दै आएको छ हुनु त अब बिमारी कत्ति चाहिँ छ तर अब कस्तो कस्तो बिमारीहरू पनि हो जस्तो अब क्यान्सरहरूको पनि अब ट्रिटमेन्टहरू अब यता अब गभर्मेन्ट हस्पिटलतिर अब फ्री अफ कस्ट गरेको अब देखेँ अब देखेको छु मैले अब धेरै अब अनि अरू अब जस्तै अब नेपालहरूभन्दा चाहिँ अब हाम्रो इन्डिया चाहिँ एकदमै अब तुलना गर्नुपर्दा चाहिँ है अब अरू अब अहिले अब झन् अब मोदी आएर अब डिफ्रेन्ट अब डेभ्लोप कन्ट्रीजहरूसँग हातहरू मिलाएर अब धेरै राम्रो गर्दै गएको छ तर अब नेपालहरूभन्दा चाहिँ अब हाम्रो नेपाल पाकिस्तानभन्दा चाहिँ अब नट अन्ली इन हेल्थ सेक्टर तर अरू सेक्टरहरूमा पनि पुरा डेभ्लोप गरिसकेको छ है अझै डेभ्लोपिङ हुँदैछ अझै डेभ्लोप गर्नु बाकी नै छ अनि अब हाम्रो छेउमा चाहिँ अब कुन कुन हस्पिटल छ भन्दा चाहिँ अब मेन त डिस्ट्रिक्ट हस्पिटल छ दार्जिलिङको है इडेन पनि भनिन्छ त्यो हस्पिटल अझ अरू प्राइभेट हस्पिटलहरू अब प्लान्टर्स भयो युमाहरू भयो है अनि अरू मसिनो मसिनो क्लिनिकहरू पनि प्राइभेट क्लिनिकहरू पुरा छन् अनि अब मैले अहिलेसम्म अब फेस गरेको अब च्यालेन्जेसहरूमा चाहिँ के छ भन्दा चाहिँ अब मेन त अब दार्जिलिङ इडेनमा चाहिँ अब ओपिडी भनिन्छ नि त्यो त्यहाँ चाहिँ अब दुई रुपियाँ टिकट काटेर अब लाइन चाहिँ पुरा हुन्छ किनभने अन्य गाउँहरू अब कमानहरूबाट आएर बिहानदेखिको लाइनहरू बस्नु परेको हो अनि लाइन बस्दा अब त्यो हा खुट्टाहरू दुखेर अब बस्न पनि सक्दैन अब चियरहरूमा बस्नु पनि सक्दैन किनभने आफ्नो टर्न जा काट्टिने डर है अन्त यस्तो च्यालेन्जेसहरू अनि मेन्ली चाहिँ अब दार्जिलिङ इडेनमा अलिकति अब साफ सफाइ गर्छ र पनि तर मान्छे नै अब मान्छेको जात नै त्यही हो अब जत्ति भने पनि नबुझ्ने अब गभर्मेन्टले त गरेकै हो तर अब मान्छे नै अब अफिसियल अवेर हुँदैन अब मैला भयो अब मैलाहरू गर्छ अब नथुक्ने जग्गामा थुकेर पानहरू खाएर हो मैलाहरू गरेर अब खाँदै त्यहीँ फ्याँको अब यो साफ सफाइमा चाहिँ अब अलिक ध्यान दिनुपर्छ मानछेहरू आफै अब अरू अब अरूलाई त के दोष दिनु अब आफूबाटै सुरु गर्नु पर्यो है अब मैलाहरू चाहिँ अब अलिकति अब साफ सफाइ राख्नु पर्यो किनभने हस्पिटल त अब बिमारी जाती पार्ने अब केन्द्र हो अब जसमा चाहिँ अब आफू अब जति सफा बस्नु सक्यो त्यति राम्रो हुन्छ है अनि त्यही हो साफ सफाइमा चाहिँ अलिक मान्छेले अब आफै सेल्फ अवेर चाहिँ हुनु पर्यो भनेर चाहिँ भन्न चाहन्छु